हजुर हो त ए हजुर कालिम्पोङमा म सिएसफिल ए हजुर यहाँनिर तपाईँले नि हस्टेल पनि राख्नु भयो भने हुन्छ हो त्यहाँदेखि यदि तपाईँले पिजी राख्नु भयो भने पनि हुन्छ पिजी चाहिँ तपाईँको टिचर्सहरूले नै राख्नुहुन्छ हो बाहिर राख्नुहुन्छ भने पनि ठिक छ तर टिचर्सहरूले पनि

हजुर पिजीमा मेरो दुईजना साथी बस्छ कि आन्टी त्यहाँनिर अनिखेरि चाहिँ फाइभ थाउजन दिनु हुन्छ होला पर मन्थ हो अन्त हप्तामा नन भेज पनि भक्कु खेप दिनुहुन्छ रे त्यहाँदेखि के भन्छ त्यसलाई नन भेजहरू पनि दिन्छ त्यहाँदेखि आफ्नो इन्डिभियुअल बेड पनि हुन्छ रे बेड र रुम हजुर हजुर ए हजुर ए हजुर हजुर हजुर हाम्रो स्कुलमा एजुकेसन चाहिँ मलाई लाग्छ कि सबभन्दा राम्रो छ जस्तो हो टिचर्सहरू चाहिँ यहाँनिर स्टुडेन्टहरूलाई पुरा मज्जाले गाइड गर्छ जसले बुझ्दैन तिनीहरूलाई एक्सट्रा क्लासेसहरू पनि दिन्छ हो अनि उनीहरूले फिस पनि लिँदैन त्यसको अनि उनीहरूले माइनरिटी हजुर हजुर अनि अपर्चुनिटिजहरू पनि कता कता घुमाउनु पनि लान्छ

ए हजुर

हजुर भाइ चाहिँ कति क्लासमा ए हजुर ए हजुर हुन्छ हुन्छ नाइनमा हुन्छ

हजुर हजुर छ म क्लास ट्वेल्भ हो नि

हुन्छ हुन्छ आन्टी

ए हुन्छ आन्टी हुन्छ हुन्छ हुन्छ